यो ठाउँमा चाहिँ सरकारले चाहिँ कुनै पनि त्यो सहयोगहरू चाहिँ गरेको छैन आफ्नो आफ्नो कलाहरूको लागि के केहरूको लागि चाहिँ केही पनि गरेको छैनन् सबैले चाहिँ आफ्नै बलबुतामा गर्ने गर्छ आफ्नै मिहिनेतमा आफ्नै कलामा र आफ्नै आफैले आफैलाई सपोर्ट गरेर चाहिँ गर्ने गर्छ अन्त फेरि मलाई लाग्छ कि सरकारले चाहिँ एकचोटि चाहिँ गर्नुपर्ने जस्तो लाग्छ सरकारले चाहिँ इन्स्टिट्युट या क्लासहरू के केहरू कलाको लागि चाहिँ खोलिदिने पर्ने जस्तो लाग्छ यहाँ चाहिँ धेरै कलाकारहरू छन् तर पन् तर व्यक्ति तर सरकारले चाहिँ कहिले पनि उनीहरूलाई चाहिँ सपोर्ट चाहिँ गर्दैन क्या अन्त फेरि त्यो कलालाई चाहिँ बढ्तामा चाहिँ गर्नुपर्ने बढाउनु चाहिँ पर्ने आफै हुनुपर्छ त्यही भएर चाहिँ सपोर्ट नभएको कारण चाहिँ कला चाहिँ त्यहीँ दब्बिएर जान्छ यो कलालाई चाहिँ धेरै बढाउनुपर्ने जस्तो लाग्छ अन्त फेरि यो बाख्राकोटमा चाहिँ धेरै कलाकारलाई कलाकारहरू छन् एकजना अमिर सुन्दास हुनुहुन्छ र उहाँले पनि धेरै कलाहरू बनाउनुहुन्छ धेरै मूर्तिहरू बनाउनुहुन्छ धेरै बाँसको कुराहरू पनि बनाउँछन् यहाँ मान्नी मान्छेहरूले ठुल्ठुलो पन्डालहरू बनाउँछन् कला त सबैतिरै नै छ तर यसलाई चाहिँ सपोर्ट नभएको कारणले चाहिँ यो कला चाहिँ आस्ते आस्तेले चाहिँ दबिन्दै दबिन्दै जाँदैछ कलालाई चाहिँ धेरै हामीले चाहिँ आफू सपोर्ट गर्नु चाहिँ पर्छ क्या कला त छ तर सरकारले मानिसहरूले गाउँलेहरूले चाहिँ सहयोग चाहिँ गर्दैनन् उल्टा दबाएर राख्छन् उनीहरूले एक्जिक्युट गर्नु दिँदैन त्यही भएर चाहिँ मलाई चाहिँ लाग्छ त्यो सरकारले चाहिँ एकचोटि चाहिँ गर्नुपर्ने जस्तो लाग्छ क्लासहरू इन्स्टिट्युट खोलेर बाहिर बाहिरतिर गएर चाहिँ त्यस्तो हुनपर्ने जस्तो लाग्छ मलाई अन्त फेरि यो गाउँमा चाहिँ धेरै कलाकारहरू छन् अरू को कसले गीत गाउँछन् को कसले नाच्छन् को कसले मूर्तिहरू बनाउँछन् धेरै असल असल कुरोहरू बनाउँछन् तर उनीहरूले चाहिँ बाहिर चाहिँ लोग्नु सक्दैनन् दब्बिएरै बस्छन् त्यही भएर चाहिँ मलाई चाहिँ लाग्छ यो कला कला भन्ने चिज चाहिँ हर जग्गै छ क्या अन्त फेरि हामीले चाहिँ यसलाई चाहिँ खोज्नुपर्छ हरेक मान्छेको व्यक्तिहरूको बिचमा हुन्छ व्यक्तिको प्रत्येक व्यक्तिको हातमा हुन्छ तब उनीहरूले चाहिँ खोज्नु सकेको हुँदैन अन्त त्यही भएर चाहिँ सरकारले चाहिँ त्यो क्लासहरू गरेर चाहिँ ऊ त्यो व्यक्ति त्यो कलाहरूलाई चाहिँ खोज्ने चाहिँ एउटा त्यो प्रशीक्षण गर्नुपर्छ जस्तै लाग्छ मलाई चाहिँ त्यही भएर अन्त फेरि कला त चारैतिर छ हामी हामीले पनि देख्छौँ म पनि गर्छु गीत गाउँछु अन्त फेरि के के बाजाउनुहरू बजाउँछु अन्त फेरि म चर्चमा जान्छु बजाउँछु अझै ड्रइङ पनि गर्छु आर्ट पनि गर्छु पेन्टिङ पोर्ट्रेटहरू डल्लै गर्छु मलाई मेरोमा त कला छ तर मेरो कलालाई सपोर्ट गरेन भने म आफै डी डिसअपोइन्ट हुन्छु नि त आफै आफैमा म कसैले हेरिदिएन भने म एक्लै हुन्छु म रुन्छु अन्त फेरि कसैले सपोर्ट हुँदैन त्यही भएर चाहिँ आफ्नो कलालाई चाहिँ अरूहरूले पनि हेरिदियोस् भन्ने चाहिँ मलाई चाहिँ लाग्छ क्या